दोकानमा चाहिँ जस्तो कि हर्लिक्स कुरकुरे लेसहरू पाउँछ अनि बर्नभिटा बर्नभिटाहरू पनि पाउँछ त्यसमा ड्रेस ड्रेसको ड्रेस अनि अझै थुप्रै जिनिसहरू पाउँछ जस्तो कि जुस मेङ्गो फ्रुट्सहरू पनि पाउँछ अनि त्यो दोकानमा लेस कुरकुरेहरू अधिक मात्रामा चाहिँ पाउँछ अनि हर्लिक्स बर्नभिटा कम्प्लेन अब घरमा के के चाहिन्छ कोलगेट कोलगेट ब्रुसहरू चाहिँ पाउँछ त्यो दोकानमा अनि ब्यान्डेज ब्यान्डेज मिठाईहरू पाउँछ

जुस चाहिँ मेङ्गो जुस टेरेमेरे मिमी नुडल्स सोया स्टिक फिङ्गर अनि अचारहरू पाउँछ अनि बिस्कुट मेरी बिस्कुट चिया टोस्ट अनि अङ्कल चिप्स डेरी मिल्क

डेरी मिल्क ड्रिमलाइट बिस्कुट सेन्टरफ्रेस लेक्टो चकलेट हेप्पिडेन्ट छुपाछुप अब हामीलाई अनि मन्च मन्च पेन पेन्सिल इरेजर अनि पुरै मात्रामा चाहिँ हामी दोकानमा जुस स्प्राइट मेङ्गो फ्रुटी स्वेटर हरू पनि चाहिन्छ हजमोलाहरू पनि खानुपर्छ अनि चकलेट गुडडे बिस्कुट अनि हाम्रो चाहिने बोतल बोतल अनि अङ्कल चिप्स मुरैहरू चाहिन्छ हामीलाई सब्जीमा चाहिँ आलु बन्दाकोपी टमाटरहरू चाहिन्छ त्यसको बाद हामीलाई चाहिने खाता खाता चाहिन्छ बुक्सहरू चाहिन्छ सुस चाहिन्छ जुत्ता चाहिन्छ मोजा चाहिन्छ अनि हामीलाई हामीलाई दोकानमा मिठाईहरू थुप्रै देखिन्छ जस्तो कि ड्रिमलाइट बिस्कुट चोकोहरू पनि पाइन्छ दोकानमा अनि हामीले दोकानमा चाहिँ गएर दोकानमा चाहिँ गएर खाता चाहिँ धेरै मात्रामा किन्छौँ अनि र बिस्कुट बिस्कुटमा चाहिँ अब चकलेट मिमी आइसक्रिम आइसक्रिममा हुने चाहिँ कर्नेटो होइन अनि हामी दोकानमा जेली चकलेट पनि खान्छौँ जेली जेली खान्छौँ अनि जेली चकलेट ए के ठुलो वाई वाईवाई हाजमोला वाटरमेलनहरू खान्छौँ